हजुर भाइ हजुर हजुर

अब कतिको बजेटमा दिनुहुन्छ टेन थाउजनको दिने कि ए टेन थाउजनको अन्डरमा अगर अब तपाईँ हेर्नु हुँदैछ भने अब म सजेस्ट गर्छु तपाईँ स्यामसङको छ अन्त टाउकोहरू छ अन्त यो अब रियलमीको नयाँ नि निक्लेको छ मोडल त्यो पनि छ अब कुन चाहिँ ब्रान्ड चाहिँ मन पराउनु हुन्छ भाइ चाहिँ ए त्यस्तै खालको अब नयाँ निक्लिरहेको छ अब त्यो रेडमी टुवेल्भ हो कि फोनको नाम चाहिँ यसमा अब ब्याट्री ब्याकअप तपाईँको पाँच हजार दिइरहेको छ अन्त तपाईँको ऱ्यामहरू पनि राम्रै छ फोर जिबी ऱ्याम हुन्छ अब वान ट्वेन्टी एट जिबी आफ्टर इन्टरनल मेमोरी हुन्छ त्यसको अन्त प्रोसेसर पनि राम्रै हो त्यसको हिलियोग्राफिक्स जी एटी एट प्रोसेसर दिइरहेको छ अन्त यो मोबाइलमा चाहिँ अझै एउटा छ कि अब तपाईँले वान इयरको अब वारेन्टी पाउनुहुन्छ तपाईँ के बिग्रियो ओऱ्यो भने तपाईँ क्लेम गर्नुहुन्छ अन्त क्यामेरा चाहिँ कुन टाइपको मन पराउँछ भाइले चाहिँ अब

ए अन्त क्यामेरा चाहिँ अब तपाईँ थ्रो चाहिएन भने अब यही तपाईँलाई चाहिँ सजेस्ट गर्छु कि अब रेडमी टुवेल्भ चाहिँ लिनुहोस् त्यसमा अब क्यामेरा अब सेभेन अब त्यसमा फिफ्टी मेगापिक्सलको दिइरहेको छु अब एभरेज अन्त त्यसमा अब फोनको साइज नै ठुलो नि छ सिक्स पोइन्ट सेभेन नाइन त्यो चाहिँ हुन्छ होला नि भाइ अन्त हजुर मोल्की त अलि हुन्छ कि अब तपाईँ अलि लाइटमा खोज्दैछ भने अब एउटा छ पोको सी फिफ्टी वान यसमा अब बेसी भारी पनि छैन अब सेम फिचर पनि छ जे यहाँ मैले भनेँ तपाईँलाई पहिला फाइभ थाउजन एमएचजीको ब्याट्री त्यसको प्रोसेसरहरू त्यसको ऱ्यामहरू इन्टरनल मेमोरीहरू मेमोरीमा चाहिँ अलि वान ट्वेन्टी एट चाहिँ पहिला दिएको थियो यसको चाहिँ सिक्सटी फोर जिबी हो अन्त त्यसमा चाहिँ तपाईँ थ्रो गेमहरू खेल्नु हुँदैन भने अब त्यो चाहिँ नर्मल युजेसको लागि सबसे बेस्ट हल्का पनि छ यो अब तपाईँको तपाईँको लागि नि बेस्ट हो यो फोन चाहिँ छ नि छ नि अब इन्टरनल मेमोरी तपाईँको टु फिफ्टी सिक्स जिबी सपोर्ट हुन्छ तपाईँको अन्त सिम स्लोट चाहिँ दुइटा छ अब दुइटा युज गर्नुहुन्छ भने दुइटै गर्नुसक्छ तपाईँ अन्त तपाईँको नेटवर्क पनि फाइभ जी नै हो यो नयाँ मोडल निक्लेको छ कि अन्त यसमा फाइब जी दिइरहेको छ अन्त तपाईँ यत्रो यस्तो काम गर्नु तपाईँ अब दोकानमा छेउमै छ कि अब तपाईँ दोकानमा आएर हेर्दा पनि हुन्छ होला हुन्छ भाइ हुन्छ भोलि आउनुहोस् न ल ल ल हुन्छ भाइ